भाइ हम्बर त अस्ति के अरे यो अनलाइनबाट मगाएको थियो त्यो त के रे चलाउँदा चलाउँदा सब दुई तिन फेसा भएर फुट्यो अनि अहिले चाहिँ अब भाइले दिएको हम्बर चाहिँ बहुत राम्रो रहेछ धेरै राम्रो रहेछ यसले चाहिँ ढुङ्गाहरू पनि थुप्रै फुटाइयो अनि फेरि हम्बर पनि एकदम अब थुप्रै दिन खेलाउँदा पनि राम्रोसँगले के अरे केही पनि भएको छैन यो हम्बर चाहिँ धैरै राम्रो दिनु भएछ भाइले अनि यसमा चाहिँ बहुत धन्यवाद छ है भाइ तिमीलाई ल